एउटा सहरबाट भन्दाखेरि पनि सहरबाट पनि विद्यार्थीहरू अन्य सहरमा पढ्न जाने गर्छन् आफ्नो शिक्षाको लागि जाने गर्छन् र सहरबाट सहरमै जाँदाखेरि त बसहरू ट्राभलको त्यति साह्रो चिन्ता हुँदैन सुविधा नै छ उहाँहरूलाई बस पनि पाइन्छ रेल पनि पाइन्छ तर विशेष कमान बस्तीका विद्यार्थीहरू चै जब सहरमा पढ्न जान्छन् तिनीहरूलाई चाहिँ बसको सुविधा हुँदैन एक त सानो गाडी चल्छ अनि यही बर्खा मासमा पहिरोहरू जाने गर्छ कसै समय अनि बाटाहरू बाटोहरू भत्किएकोले गर्दाखेरि चाहिँ उनीहरू उनीहरूलाई यातायातमा धेरै नै समस्या पर्न जान्छ र कोही बेला त यति साह्रो समस्या पनि हुन्छ कि बाटो भत्किएर बाटो पहिरोले लगिरहेको र उनीहरू एक जग्गा बसिरहेको र बाटो बिग् पहिरोले लगेको कारणले गर्दा कसै घर जान नपाइरहेको त कसै घरबाट विद्यालय आफ्नो महाविद्यालयतिर जान नपाइरहेको दुविधाहरू ब्यव यस्तो प्रबलम्स्हरू पनि आउँने गर्छन् तर ती सबैलाई छिचोलेर पनि अन्य कमान बस्तीदेखि विद्यार्थीहरू सहरतिर पढ्न गइ नै रहेका छन् र गुणस्तरीय प्राथामिक शिक्षा पाउँन गाह्रो चाहिँ छैन किनकि हामीले शिक्षा भन्ने कुरा जहाँबाट पनि पाउन सक्छौँ होइन शिक्षा भनेको यो शिक्षकसँग मात्रै सम्बन्धित कुरो हैन शिक्षा भनेको विद्यार्थी अनि शिक्षक दुवैसँग सम्बन्धित कुरो हो र एउटा शिक्षकले मात्रै जोड गरेर शिक्षकले मात्रै प्रयास गरेर मात्र पनि हुँदैन विद्यार्थीले पनि उत्तिकै प्रयास गर्नै पर्छ र यस्तै सबै चुनौतीहरूलाई पार गरेर हाम्रो विद्यार्थीहरू अन्य सहरहरूतिर गएर पढी नै रहेका छन्